दाजु तपाईँले मेरो यति राति पनि बुकिङ एक्सेप्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद है अनि म धेरै दुःख पाइरहेको थिएँ होइन स ट्याक्सी नपाएर तर तपाईँले अब एकदमै सुरक्षित अनि टाइममा पहुँचाई दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद